हेलो कहाँबाट बोल्दै हुनुहुन्छ हजुर के कति काम थियो होला कतिजना जस्तो तपाईँ गर्नु सक्नुहुन्छ त्यहाँबाट ए अरू अरू कसैलाई पाउनुहुन्न होला है तपाईँ एक्लै मात्रै गर्नु चाहनुहुन्छ हजार हाम्रो इन्सुरेन्स चाहिँ तिन चार किसिमको छ हेर्नुहोस् एउटा छ दुई वर्षको छ त्यस्तै प्रकारले अब हाम्रो चाहिँ इयरली टू पर्सेन्ट गरेर मात्रै हामी गर्दैछौँ र पछि गएर अलिक बढ्ने ओर्ने केही चान्स छ जस्तो छ र तपाईँ गर्नु चाहनुहुन्छ भने एकपल्ट मसँग आएर सिधा सम्पर्क गर्नु भयो भने चाहिँ राम्रो हुने थियो अँ मेरोमा हजुर जति समयमा आउँदा नि हुन्छ बिहान दस बजी ब्याङ्क खोलिन्छ र बाह्र बजी हामी लन्चको लागि जान्छौँ एक बजी फेरि खोलिन्छ र चार बजी चाहिँ हामी हाम्रो ब्याङ्क बन्द हुन्छ हजुर हजुर हुन्छ भ्याउनु भयो भने तपाईँ भोलि नै आउनुहोस् न ल हुन्छ